हो म पुस्तकलयमा सिलगढी इन्डियाको पश्चिम बङ्गाल सिलगढीमा म पहिला प्रेसमा काम गर्थेँ त्यति बेला सुनचरी पेपरमा म काम गर्थेँ सिलगढीमा र त्यहाँ अलिकति अगाडि आएर म के पुष्प प्रकाशन भन्ने पुस्तकालयमा काम गर्थेँ काम गऱ्यो पछाडी मलाई त्यहाँ अलिक असुविधा आउनु जानु पैसामा कम्ती हुन्थ्यो र पनि मैले के गरेँ भने अन्त मैले आफ्नो घरको छेउमा एउटा पुस्तकलय थियो त्यसमा थियो पारिजात पुस्तकलय दोकान पनि खोलेको थियो त्यहाँ पेपरहरू बेच्थ्यो सुनचरी भन्ने र नेपाली पेपर मैले ल्याउनु दिन्थेँ र मैले घरमा पनि कतिजनालाई पुस्तकहरू ल्याएर दिन्थेँ पुस्तक ल्याएर दिएर घरमा कतिलाई पढ्ने मान्छेलाई पढ्नु दिन्थेँ सुनचरी र सगरमाथा पेपर म ल्याइदिन्थेँ मेरोमा कुनै सोच छैन तर किनभने मेरो बारेमा केही छैन म त जति न पुस्तक आउँछ त्यो पुस्तकलाई राखेर चाहिँ म पढ्नु चहान्छु र सबैलाई पढाउन चाहन्छु यही नै मेरो वक्तव्य थियो किनभने पुस्तकालय भनेको कहाँ हुन्थ्यो भने सिलगढीमा थियो हाम्रो यता कुनै पुस्तकालय थिएन माल बजारमा नि थिएन ओदलाबारीमा नि थिएन र हाम्रो बाग्राकोटमा नि थिएन र हाम्रो बाग्राकोटमा सानो झोपडी जस्तो दोकान थियो त्यसमा एउटा किताब दोकान थियो त्यसलाई भन्थ्यो पुस्तकलय त्यसैमा हामीले आधारित पेपरहरू पढ्थ्यौँ